मैले धेरै वर्षअगाडि एउटा प्रसिद्ध गायक पुष्पन प्रधानको लाइभ कन्सर्टमा भागिदार हुने मैले चान्स पाएको थिएँ त्यतिखेर मैले धेरै कुरोहरू सिकेको थिएँ क्या आफ्नो अब आफू कन्सर्ट गर्दैछ भने कसरी चाहिँ आफूलाई चाहिँ प्रदर्शन गर्नु मान्छेहरूलाई कसरी आफ्नोप्रति आकर्षित गर्नु भनेर सिकेको थिएँ धेरै कुरो सिकेँ मैले त्यो कन्सर्टबाट अन्त फेरि म चाहिँ एकचोटि चाहिँ क्यानाडाको जस्टिन बिबरसँग चाहिँ जस्टिन बिबरको कन्सर्टमा चाहिँ म भागिदार हुन चाहन्छु किनकि मलाई सानैदेखि इच्छा छ मैले सानैदेखि नै उसको गानाहरू सुन्दै आएको छु मलाई धेरै मनपर्छ क्या त्यो सिङ्गर चाहिँ उसको पट उसको त्यो भोइसमा चाहिँ धेरै शक्ति हुन् छ मान्छेलाई आकर्षित गर्ने त्यही भएर मलाई चाहिँ धेरै मनपर्छ